हेलो तपाईँ जुनु क्षेत्री बोल्नु भएको तपाईँ यहाँनेरि डुवर्स साइट घुम्नु आउनु इच्छा राख्नुहुन्छ

हजुर

यहाँनिर चाहिँ बाग्राकोटमा चाहिँ तपाईँ पस्दाखेरि फर्स्ट टी गार्डन भट्नु हुन्छ टी गार्डन छ र अलिक अलिक भित्र जानु भयो भने चाहिँ खोलाहरू छ जस्तै लेस रिभरहरू छ र माथि नयाँ अहिले रोड बनिँदैछ सिक्किम जाने रोड त्योहरू छ भ्यू पोइन्ट त्यहाँनिर माथि बस्तीहरू छ रोडहरू त राम्रै छ अनिखेरि बगानहरू पनि छ खोलानालाहरू छ र तपाईँ यहाँदेखि अलिकति बाग्राकोटदेखि अलिक अगाडि निस्किनु भयो भने उयो बेङ्गाल सफारी छ बेङ्गाल सफारीमा पनि तपाईँ जानु सक्नुहुन्छ

बस्नेको सुविधाहरू पनि यहाँनेरि छ रेस्ट्रुरेन्ट होटेलहरू छ बस्नु हुन्छ भने खाना पिना नि राम्रै छ हजुर डबल बेड पच्चिस सिङ्गल बेड पन्ध्र सौ होमस्टे होटेल सबै छ यहाँनिर हजुर सबै सबै इन्क्लुड गरेर हजुर हजुर हजुर तपाईँले यहाँनिर बुकिङ गर्दाखेरि हुन्छ बुकिङ पनि तपाईँहरूलाई यहाँ बताइदिन्छ सबै अनि खेरि पन्ध्र सौ जति लाग्छ तपाईँहरू कतिजाना आउनुहुन्छ ए हजुर तपाईँहरू आयो भने यहाँ सबै सुविधाहरू छ भुइ भ्यू पोइन्ट पनि बाग्राकोटमा धेरै राम्रो राम्रो छ तपाईँहरू कम्फर्म गरेर बताउनुहोस् हुन्छ यहीँ आएर तपाईँहरू टोटल अमाउन्टहरू गर्दा हुन्छ